अब पहिला पहिलाको जमानामा त्यस्तै हुन्थ्यो होइन खालि आइमाई मान्छेले मात्रै खाना बनाउनुपर्ने आइमाई मान्छेले मात्रै घरको काम गर्नुपर्ने आइमाई मान्छेले मात्रै लुगा धुनुपर्ने होइन र अहिले यस्तो जमाना आयो कि आइमाई र लोग्ने मान्छे चाहिँ एकजुट भएको छ है एक भएको छ अहिले आइमाईले पनि फ्लाइट उडाइरहेको छ र लोग्नेले पनि फ्लाइट उडाइरहेको छ र आइमाई पनि ट्रेनको ड्राइभर भएको छ लोग्ने पनि ट्रेनको ड्राइभर भएको छ र सर्वप्रथम चाहिँ मन मिल्यो भने चाहिँ सबै कुरा हुन्छ र परिवार मिल्यो भने पनि सबै कुरो हुन्छ जस्तै मलाई लाग्छ र मलाई चाहिँ के लाग्छ भन्दाखरि चाहिँ खाना बनाउने भनेको चाहिँ केवल आइमाईको मात्रै नभएर लोग्नेको पनि त्यति नै काम हो किनकि भोलिको दिनमा त्यो उसको स्वास्नीलाई घर छोडेर काहीँ टाढो गइहाल्नु पऱ्यो भने यस्तो अवस्था आई आइपरिहाल्यो भने यो खाना बनाएर खानु त आफ्नो आफ्नो ज्यानको ख्याल गर्नु हो नि त त्यो त आफ्नो हेल्थको ख्याल ग ख्याल गर्नु हो आफ्नो ज्यानको ख्याल गर्नु हो त्यसले गर्दाखेरि चाहिँ खाना बनाउनु खानु चाहिँ एकदम राम्रो हो आफूले बनाएर खाएको भनेको एकदम राम्रो हुन्छ र लोग्ने मान्छेले यो कुरा सिक्यो भने पनि एकदमै राम्रो हुन्छ है अब हाम्रो घरमा त मेरो बाबाले पनि खाना बनाएर खानुहुन्छ मेरो काकाले पनि खाना बनाएर खानुहुन्छ मेरो लोग्नेले पनि खाना बनाएर खानुहुन्छ है किनभने त्यो एउटा सबैको सोचमा त्यो निर्भर हुन्छ होइन र उहाँले चाहिँ के सोचेर त्यस्तो गर्नुहुन्छ भन्दाखेरि अब एक दिन म बिमारी हुन्छु एक दिन मेरो आमा बिमारी हुनुहुन्छ त्यो दिन त अब हामीले खाना बनाउनु सक्दैन लोग्ने मान्छेले सिकेको छ भने उहाँहरूले खाना बनाएर आफू पनि खानु सक्नुहुन्छ बच्चाहरूलाई पनि खुवाउन सक्नुहुन्छ र घरको मान्छेलाई पनि खुवाउन सक्नुहुन्छ होइन सधैँभरि एकनास हुँदैन नि कहिले कहिले आफूले पनि त्यो कुरा सिक्नुपर्छ त्यही भएर चाहिँ खाना बनाउने काम चाहिँ जति लोग्नेले सिक्नुहुन्छ त्यो चाहिँ लोग्नेले गरेको राम्रो भन्छु म किनभने त्यो चाहिँ औरतको काम भनेर भनिँदैन त्यसलाई खाना बनाउने भाँडा माझ्ने त्यो खाली औरतको काम भनेर त्यसलाई मानिँदैन त्यो काम चाहिँ उति नै औरतको हो उति नै लोग्ने मान्छेको पनि हो जति औरतहरूले त्यो काम गर्नुहुन्छ त्यति लोग्ने मान्छेले पनि त्यो काम गर्नैपर्छ किनभने त्यही कामबाट गुजारा हामीलाई जिन्दगी बिताउनुपर्छ है हामीलाई यो सामाजिक पारिवारिक कामहरू त हामीलाई गर्नैपर्छ हामीलाई बिताउनैपर्छ किनभने यो चिजहरू खाना बनाउनु भाँडा धुनु कपडा धुनु यो नभइकन त जिन्दगी अगाडि नै बढ्दैन त्यसैले गर्दाखेरि चाहिँ खाना बनाउने काम चाहिँ लोग्नेले पनि उति नै गर्नुपर्छ जति आइमाईले गर्छन्